अहिले हेर्नु पर्दाखेरि चाहिँ खेतीमा कस्तो प्रकारको परिवर्तन आएको छ भन्दाखेरि पहिला हामी खेती गर्दाखेरि गोरुहरू जोत्ने गर्थ्यो मान्छेले खन खान गरेर सबैकुरो मेलापात गरेर खेती लगाइने गरिन्थ्यो तर आइले हेर्नु पर्दाखेरि चाहिँ गोरुहरू हटाएर यहाँ ट्रयाक्टर चलाएर खेतीहरू गरिन्छ गोरुहरू त्यति मात्रामा देख्नु सकिँदैन ट्रयाक्टरले एकै दिनमा जोतेपछि यसलाई हामी सिधै खेती है यसमा लगाउनु सक्छौँ तर गोरु लगायो भने त्यसलाई फेरि सेकेन्ड फेरि गोरु जोत्नु पऱ्यो तेसको बादमा खन्नु पऱ्यो अनि मात्रा खेती लाउनु पऱ्यो यसको प्रोसेस धेरै लामो भएकोले गर्दा मानिसहरूले अब धेरै मात्रामा ट्रयाक्टर लगायो सिधै मान्छे लगायो त्यसपछि खेती रोपिहाल्ने गरिहाल्ने भएको सुबिस्ता पाएकोले मान्छेले धेरै मात्रामा ट्ररयाक्टर लगाइन्छ र यहाँको परम्परागत खेती के हो भनेदेखि एउटा हो धान र अर्को हो सिमी धान रोप्नका निम्ति हामीले पहिलाबाट नै पानी लगाउनु पऱ्यो एउटा जमिनमा यसमा मजाले पानीहरू लगाएर जो खन खानहरू पारेर मजाले मलहरू हालेर त्यसमा बिउहरू छरेपछि केही महिनामा यो बिउहरू त्यारी हुन्छ त्यसपश्चात हामीले कान्लाको छेउ भित्ता तासेपछि यो किराफट्याङ्ग्रा नलागोस् भनेर सबैतिर सफाइ गरेर ट्रयाक्टरहरू लगाएर र धेरै बारीलाई अब हिलोहरू पानी धेरै हालेपछि यो धानको हामी बिरुवा यहाँनिर लगाउने गर्छौँ र सिमी रोप्नु पर्दा यस्तो टाइपको हुँदैन सिमी लगाउँदाखेरि चाहिँ पैला ट्र्याक्टर लाउनु पऱ्यो त्यसको पिच्छे पिच्छे नै हामी यसको है सिड हाल्दै जान्छौँ र यो चाहिँ सुक्खा बारीमा रोप्ने गर्छौँ त्यसपश्चात सिमी लगाउँदाखेरि चाहिँ केही दिन पछाडि यसलाई हामीले पानीहरू हालेपसि यो बिरुवा उम्रेर जान्छ तेसको बादमा हामी एल्लाई सिटाहरू लगाउछौँ पहिला पहिला हेरौँ भने गाईको मल लगाएर सबै खेतीहरू हुन्थ्यो तर अहिले चाहिँ धेरै केमिकल फर्टिलाइजरहरू युज गरिने गरेको छ र यसमा युरिया डिएपी सुपाला यस्तोहरू युज गरेर हामीले खेती गर्छौँ यसो गर्दा चाहिँ तर बारीको फर्टिलिटी चाहिँ धेरै हराएर जान्छ पहिला अब राम्रो खेती हुने जग्गामा पनि अहिले थोरै मात्रामा खेती हुने गरेको मेरो अब अनुभवमा रहेको छ